के भयो हौ बोलेको पनि सुनेको छैन त हो ए हजुर हजुर भन्नुहोस् न हजुर ए हजुर भन्नुहोस् न ए हजुर हजुर ए हुन्छ हजुर भन्नुहोस् न हजुर सक्नुहुन्छ कि त्यो चाहिँ हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ हजुर हुन्छ

हुन्छ